हजुर हजुर नमस्कार हजुर हजुर

हजुर हामीसँग सबै नै छ टोटल प्याकेजै पाइन्छ तपाईँले डेकोरेसन है त्यसपछि तपाईँको फोटोग्राफी है त्यसपछि भिडियोग्राफी अनि तपाईँलाई क्याट्रिङहरू चाहियो भने क्याट्रिङ पनि चाहिन्छ अनि होटलहरू बुकिङ गर्नु पऱ्यो भने कुनै ठाउँमा अब तपाईँको घरमा अलिकति जग्गा छैन होटलतिर गर्नु पर्छ भने होटलहरू पनि हामी बुक गर्दिन् गर्नुसक्छौँ

हजुर धेरै रहेछ है हजुर

हजुर हजुर तपाईँको हाम्रो जुन चाहिँ छ इन्भिटेसन कार्ड एउटा चाहिँ फोर बाइ सिक्समा तपाईँले प्रिन्ट गर्नु सक्नुहुन्छ सबभन्दा सस्तो त्यो छ त्यो तपाईँलाई अब सेभेन हन्ड्रेड पिस चाहियो भने हामी फाइभ रुपिस पिस गरेर दिनसक्छौँ है त्यसपछि त्यसभन्दा अलिकति ठुलो छ त्यसलाई हजुर विथ इन्भ्यालप इनभ्यालपमा पनि प्रिन्ट गरेर है त्यसरी दिनसक्छौँ त्यसपछि त्यसमा डिजाइनहरू सबै गरेर इनक्लुडिङ डिजाइन इभ्रीथिङ चाहिँ तपाईँलाई फाइभ रुपिस पर्छ विथ इन्भ्यालप है फोर बाइ सिक्सको सबभन्दा सस्तो भयो त्यसपछि तपाईँले अलिकति बेटरमा जानु सक्नुभयो भने अब एकदम डिजाइनर तपाईँलाई चाहियो भने तपाईँलाई फिफ्टी रुपिससम्मको चाहिँ हाम्रोमा एभाइलेबल छ कार्ड हजुर त्यो चाहिँ एकदमै हाई क्वालेटी एकदम फुल डिजाइनर है त्यो त्यस्तो छ म्याक्सिमम चाहिँ त्यस्तोमा छ मिनिमम चाहिँ तपाईँले एकदम फाइभ रुपिसदेखि स्टार्ट हुन्छ फाइभ टेन फिफ्टिन टोइन्टी टोइन्टी फाइभ र यस्तो हुँदैहुँदै जान्छ प्राइजहरू हजुर

हजुर मिडियम रेन्जमा त फिफ्टिन रुपिसको चाहिँ तपाईँले चलाउनु भयो भने ठिकै हुन्छ है तपाईँलाई यसो गर्छु नि है मो तपाईँलाई तपाईँ तपाईँलाई तपाईँलाई म एकदम भेटेरै कुरा गर्छु है अहिले अलिकति फोनमा डिस्टर्ब पनि हुन्छ होला अहिले चाहिँ म तपाईँलाई एकदम हस् हुन्छ मो स्याम्पल लिएर तपाईँलाई म भेट्नु आउँछु नि त है हस् हस् थ्याङ्कयू हस् हस् हस्